मैले स्टोभ किनेको थिएँ र त्यो स्टोभ राम्रो थिएन म मट्टिटेल पनि बेसी खाँदोरहेछ र त्यो चाहिँ मलाई मनपरेन सलेदोहरू पनि ठिक थिएन त्यस कारण त्यो चाहिँ म आइन्दा चलाउँदिनँ र म चुलामै पकाउने गर्छु